हाम्रो चाहिँ त्यस्तो सरकारले त्यस्तो गर्नुको लागि बाटोहरू राम्रो रोडहरू गराउनुपर्छ रोडहरूको अवस्था खराब छ होइन अनि तेलहरू तेलहरूको दामहरू घटाउनुपर्छ अनि ठाउँ ठाउँमा जग्गा जग्गामा एउटा राम्रो ढाबाहरू होटलहरू खोल्नुपर्छ त्यहाँ राम्रो खाना सस्तो खाना कम्ती दाममा खाना पाउनेहरू बनाउनुपर्छ होइन अनि अनि त्यसको लागि चाहिँ सरकारले त्यही गर्नुपर्छ